यो पश्चिम बङ्गालमा धेरै किसिमको धर्महरू धेरै किसिमको छ अनि बुद्धिस्टहरू हिन्दू धर्म भन्छ यो साई धर्म यो मानव धर्महरू धेरै प्रकारको मुस्लिम धर्महरू अनि ख्रिस्टान धर्महरू धेरै प्रकारको धर्महरू मानिन्छ र यो धेरै प्रकारको धर्महरूको कति धर्महरूको त स्कुलहरू पनि बनिएको छ कति धर्महरूको त यो आश्रममहरू पनि बनिएको छ कति धर्मको त आश्रमहरू पनि जगा जगामा छ अनि धेरै प्रकारको धर्महरू मानेकोले गर्दाखेरि यो पश्चिम बङ्गालमा धेरै नै धर्मैधर्मले जोडिएकोहरू नि छ धेरै किसिमको होस्टेलहरू पनि छ यो मानव धर्मको पनि होस्टेलहरू छ अनि साई धर्मको पनि होस्टेलहरू छ ख्रिस्टान धर्महरूको पनि होस्टेलहरू छ स्कुलहरू छ कतिजनालाई फ्रीमा पढाइदिँदै छ कतिजनालाई फ्रीमा राखिदिँदै छ